र हाम्रो है गाउँमा चाहिँ खुल्ला प्रकारले दिसा पिसाब गर्नु चाहिँ है सामन्य थिएन अहिलेसम्म छैन पनि है हुन त पहिला है मानिसहरूमा त्यस्तो ज्ञान थिएन तरै पनि मानिसहरूले अहिले जस्तो विभिन्न प्रकारको टाइल्स इत्यादि कुराहरू जोडेर त होइन तर सामान्य रूपमा भएपनि मानिसहरूले है आफ्नो आफ्नो घरमा आफ्नो सुविधा अनुसार है टोइलेट दिसा पिसाब गर्ने ठाउँहरूलाई चाहिँ मानिसहरूले है बनाएको थियो तर अहिले चाहिँ मानिसहरूमा धेरै ज्ञान आयो समयको परिवर्तनसँगै अहिले त मानिसहरूले आफ्नो आफ्नो घरमा है टोइलेट बाथरुमहरू इत्यादि कुराहरू चाहिँ असल ढङ्गमा है बनाएर राखेको छ र यसरी है बाहिरै हामीले दिसा पिसाब खुल्ला ठाउँमा दिसा पिसाब गर्दा चाहिँ हामीलाई धेरै प्रकारको असुविधाहरू चाहिँ हुन्छ जस्तो विभिन्न प्रकारको है रोग कष्टको कुराहरू पनि हामीले त्यहाँबाट सामना गर्नु पर्छ तर अब गाउँ बस्तीमा चाहिँ बजारहरूमा जस्तो अहिले त बजारको ठाउँहरूमा सरकारले चाहिँ मानिसहरूको सुविधालाई हेरिकन चाहिँ पब्लिक टोइलेटहरू जग्गा जग्गा बनाइकन राखिदिएको हुन्छ तर गाउँ घरहरूमा चाहिँ त्यस्तो है बाटोमा चाहिँ त्यस्तो सुविधाको कुनै कुरा पनि हामीले पाउँदैनँ तर आफ्ना आफ्ना घरमा गइकन है या हामीलाई साह्रै आपत परेको खन्डमा हामीले एक दुस्राको घरमा गइकन पनि है दिसा पिसाब गर्न चाहिँ हामीले सक्छौँ